हेलो ए तपाईँ हजुर तपाईँ अस्ति मैले इलेक्ट्री उयो लगेको थिएँ सामान लगेको थिएँ तपाईँ तपाईँको दोकानबाट र हेर्नोस् न अस्ति लगेको त सबै पो के भयो बिग्रिहल्यो है फ्युजहरू सबै फ्युज पो भइदियो अनि त्यो सामानहरू हजुर बिग्रेको छ अब के गर्नु पर्ने हो अब तपाईँहरू आएर बनाइदिनु हुन्छ कि बा के गरिदिनु हुन्छ होइन त्यस्तो त केही पनि भएको थिएन त्यस्तो केही भएको छैन आफै आफै त्यसै नै बिग्रे बिग्रियो त्यो अब बल्दै बलेन त्यो आफै बिग्रेर गयो हजुर जम्मा मैले पाँचवटा लगेको थिएँ पाँच हजुर सुइ स्विच बोर्ड पनि थियो सँगसँगै त्यो बल्बहरू पनि लगेको थिएँ अनि त्यो हजुर तिनीहरू तारहरू पनि थियो एक दुइवटा त्यो पनि लगेको थिएँ सधैँ म तपाईँकै दोकानबाट लान्थेँ योपालि चाहिँ के भयो अब केही भन्नु जान्नै सकिनँ अन्त के फर्काइदिनु हुन्छ कि बा त त्यसको त मैले त के गरिदिनुहुन्छ तपाईँहरूले हजुर हजुर राखेको छु तपाईँले दिनु भएको त्यो हजुर ए हजुर त्यति चाहिँ गरिदिनु भयो भने चाहिँ राम्रो हुने थियो सधैँ त तपाईँकैबाट ल्याउँथे आ योपालि त के भयो भयो अब त्यस्तै भइहाल्यो र पठाइदिनोस् न ल अब कहिले पठाइदिनुहुन्छ मान्छेलाई मान्छे

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए ए ए हुन्छ हुन्छ बिहान कति बजी तपाईँले दोकान खोल्नुहुन्छ होला है ए ए हुन्छ त्यो वारेन्टी कार्ड पनि लिएर आउनुपर्छ है मैले ए हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ हुन्छ